कालिम्पोङ जिल्लाका मुख्य जातीय र भाषिक समुहका के हुन् भन्दाखेरि चाहिँ अब प्रायः जस्तो हाम्रो यहीँ कालिम्पोङ एरियामा प्रायः जसो नेपालीहरू एक नम्बरमा अब आइगयो नेपालीमा यस्तो अन्य जातिहरू छन् अब लेप्चाहरू भयो भोटेहरू भयो है उनीहरू पहिल्यैदेखिको यहीँनिर बसोबासो गरेर आएको है त्यसले गर्दाखेरि हामी अब प्रायःजस्तो कालिम्पोङ एरियामा आबो हामी नेपाली भोटे लाप्चे बाहेक अरू जातीयहरू पनि थुप्रै छन् यहाँनिर जस्तै अब बायाँ बेङ्गालीहरू भयो अरू बिहारी मर् मर् मारवाडीहरू थुप्रै जातीयहरू बस्छन् यहाँनिर बस्नुलाई तर यहाँनिर हामी पहिल्यैदेखि बसेकोले गर्दाखेरि अब कति कुरो भाषाको कुरा गर्नु पर्दाखेरि है हामी हामीले अब बात विवादहरू गर्दाखेरि प्रायः जस्तो हामी नेपालीमै बातहरू बात विवादहरू गर्छोैं है अन्त अर्को कुरा जनजातिको कुरा गर्नुपर्दा जनजातिमा हेऱ्यौँ भने लेप्चा है लेप्चा अब लेप्चा जाति अब पहिल्यैदेखिको उहिल्यैदेखिको यहाँनिर बसोबासो गरेर आएको है त्यसले गर्दा हामी एउटै समुहमै बसेर हामी सबै अब हामी एक जस्तो गोर्खाकै एउटा उयसमा नै हामी दिन्छौँ उनीहरूलाई पनि है तेल्ले गर्दाखेरि लेप्चा चाहिँ एउटा ट्राइबल जाति हो है ट्राइबल जाति त्यसले गर्दाखेरि अब उहाँहरू पहिल्यैदेखि बसेकोले गर्दाखेरि हामीसँग एकदमै राम्रो नजिकै अब हामीसँग राम्रो कुरोहरू हामी सेयरहरू पनि गर्छ गर्नु सक्छौँ अब उनीहरूसँग अन्त त्यसले गर्दाखेरि अर्को कुरो भाषामा प परिवर्तन त अब आवश्यक नै अब छँदैछ यहाँनिर त्यसै पनि अब हाम्रो नेपाली एक नम्बर हाम्रो नेपाली जातिमै हेऱ्यौँ भने हामीले नेपालीले आफ्नो भाषा नै अब कति प्रायः जस्तो बोल् बोल्दैन भनौँ न अब नेपालीमा नेपालीहरू नेपाली बोल् जग् बोल्नु पर्ने जगामा चाहिँ अब इङ्लिसहरू लगाएर बोल्ने है यस्तो बजारतिर भयो टाउन एरियातिर बङ्गालीहरू अरू जातिहरू पनि उनीहरू आफ्नो भाषा नबोलेर नेपालीहरू जस्तै अब हामीसँग नेपाली मज्जाले बोलिरहेको हुन्छ त्यसले गर्दाखेरि मैले देखेकोमा चाहिँ अब प्रायः जस्तो भाषाहरूमा पनि परिवर्तन चाहिँ आई नै रहेको छ यहाँनिर अन्त अर्को कुरो यहाँनिर हाम्रो कालिम्पोङ्ग एरियाभित्र गाउँ बस्तीतिर पनि बी बिचमा अब राई जातीयमा हेर्नु पर्दाखेरि राईहरू भयो राई तामाङ सेर्पा अब अन्य थुप्रै नेपालीमा पनि थुप्रै जातिहरू छौँ हामी यहाँनिर है अब यहाँ गनेर गनिनसक्नु छ जातहरूमा पनि नेपालीभित्रैमा पनि अन्त अब आफ्नै भाषा कतिजनालाई अब प्रायः जस्तो प्रायः जस्तो अब नेपालीले अब नेपाली नब नबोलेर इङ्लिसहरू अब बोली बोल्ने लेप्चाहरूले अब लेप्चाको भाषा नबोलेर जस्तो नेपाली बोलिरहेको छ अब त्यस्तो खालको भाषामा पनि धेरै नै अब परिवर्तन चाहिँ यहाँनिर आइनैरहेको छ